अब यति काम गर्ने ठाउँहरूमा साथी भाइहरू झगडा भइहाल्यो भने अब म छुट्ट्याउनु ट्राई गर्छु छुट्ट्याउँडा पनि भएन भने ठुल्ठुलो अब सरहरू बोलाउँछु पिएमहरू भएर सबैलाई बोलाउँछु त्यो पनि भएनै भएन भने म अब पुलिस हो अब सब से भन्दा ठुलो पुलिसहरू म बोलाएर उनीहरूलाई अब सही ठाउँमा पुऱ्याउने ट्राई गर्छु अनि त्यति नै हो मेरो